मलाई आफ्नो बगैँचा र बगैँचामा रोपेको फुल अथवा बिरुवा रुखपातहरू फुलेको अथवा फुलेको देख्दाखेरि चाहिँ एकदमै खुसी लाग्छ मन एकदमै खुसी हुन्छ किनभने कुनै पनि मान्छेले चाहिँ कुनै पनि व्यक्तिले चाहिँ होइन अब आफूले अब मेहनत गरेर रोपेको अथवा मेहनत गरेर फलाएको फुलाएको चिजहरू देख्यो भने त्यो फुलेको देख्दा चाहिँ एकदमै मनमा शान्ति मिल्छ मानिसहरूले खासमा चाहिँ म चाहिँ फूलहरू रोप्ने गर्छु अनि त्यो फूलहरू किन रोप्छु भन्दाखेरि चाहिँ त्योबाट हामीले जुन फूलहरू फुलेको देख्छौँ त्योबाट चाहिँ हामीलाई चाहिँ मनमा चाहिँ एकदमै शान्ति अनुभव हुने गर्छ आफूले मलजल लगाएको आफूले डेली पानीहरू हालेको त्यसलाई स्याहारेको किटाणुहरुबाट किराहरूबाट जोगाएर अन्तमा चाहिँ त्यसलाई चाहिँ सबै कुरा सबै घाम पानीबाट जोगाएर चाहिँ अन्तमा चाहिँ त्यो फुलेको त्यस बढेको देख्दाखेरि चाहिँ मनमा एकदमै खुसी लाग्छ एकदमै हर्ष महसुस हुन्छ र जुनै पनि मानिसलाई जुनै पनि मानिसलाई कुनै पनि मानिस चाहिँ दुखमा हुँदाखेरि चाहिँ कुनै पनि फुलहरू देख्दा फुलको कलरहरू देख्दा त्यसमा त्यो फुलेको चिजहरू देख्दाखेरि चाहिँ मनमा शान्ति मिल्ने गर्दछ भन्छ त्यही कारणले चाहिँ मलाई चाहिँ मैले रोपेको फुलहरू देख्दाखेरि र फुलहरू फुलेको देख्दाखेरि रुखहरू उम्रेको बढेको हुर्केको देख्दाखेरि चाहिँ एकदमै खुसी लाग्छ बगैँचामा त्यो फुलहरूलाई फुलिरहेको हेर्दाखेरि तेसको कलरहरू हेर्दाखेरि त्यसको त्यो कुराहरूले गर्दा चाहिँ हामीलाई मेरो मनमा चाहिँ अब त्यो इफेक्ट एक प्रकारको इफेक्ट गर्छ त्यो कुरा चाहिँ त्यसले त्यो कुराले गर्दा चाहिँ मनमा शान्ति पनि दिने गर्दछ